यो रासाइनिक कीटनाशकहरूले माटोलाई राम्रो गर्दैन यसले माटोहरूलाई बिगारी रहेको छ यसको माथि हामीले धेरै परिवर्तन गर्न सकिन्छ र यस तर यसको लागि चाहिँ हाम्रो जुन चाहिँ हाम्रो यो जुन चाहिँ यसको जनसङ्ख्याको लागि चाहिँ यो विकल्प होइन किनभने हाम्रो यसले गर्दाखेरि धेरै कुरोहरूको परिवर्तन हामीले पाइरहेको छौँ जस्तो कि गड्यौलाहरू भयो यो माटोको लागि यो उसको राम्रो कुरो हो तर यस्ले गड्योलाहरूलाई यसले मार्छ अनि त्यसले गर्दाखेरि यो राम्रो कुरो होइन र यसको लागि हामीले अरू विकल्पहरू गर्न सक्छौँ जस्तो कि अरू मलहरू हुन्छ गाईको मलहरू भयो र अरू जुन चाहिँ जङ्गली मलहरू हुन्छ अनि अरू किसिमको मलहरू हामी युज गर्न सक्छौँ जसले गर्दाखेरि माटोलाई फेरि हामीले राम्रो बनाउन सक्छौँ र यस यो यसको बनाएको हामीले जुन चाहिँ खाना खान्छौँ त्यो पनि राम्रो हुने छैन